बाल बालिकाको लागि के खण्डहरू उपलब्ध छ भन्दा आजकल त्यही च्यानलमा चाहिँ होइन तर अरू च्यानलहरूमा दिनैभरि पनि हेर्न सकिन्छ आजकल त सामाजिक सञ्जालमा त्यो सिक्ने हेर्ने बुझ्ने सबै पाइहाल्छ र त्यही नै माध्यम बनेको छ प्राथमिक माध्यम नै सामाजिक सञ्जाल छ र त्यसमा साप्ताहिक चाहिँ होइन कुनै पनि समय हेर्न पाइन्छ सिक्न पाइन्छ